मलाई मन पर्ने किताब चाहिँ मुना मदन हो होइन त्यसमा चाहिँ मदनको पार्ट चाहिँ मलाई एकदमै मन पर्छ उसलाई उसले चाहिँ आफ्नो आमा र स्वास्नीलाई होइन छ छोडे्र चाहिँ दुःख दुःखले गर्दाखेरि चाहिँ घरदेखि अब टाडा ल्हासामा गएर होइन धन कमाउन गएको त्यही अब आफ्नो आमा बुढीलाई दुःख नपरोस् भनेर चाहिँ है आमा बुढीको लागि चाहिँ परिवारको लागि चाहिँ सम्झिएर चाहिँ ल्हासामा पैसा कमाउन गएको त्यो कुराहरू चाहिँ मलाई मन पर्छ